अहिले ग्रामिण क्षेत्रमा काम गरेकोले गर्दाखेरि चाहिँ काम गर्दाखेरि मान्छेहरू कम्ती नै पाउने गर्छ किनभने अहिले यहाँनिर जुन प्रकारको उब्जनीहरू हुन्छ किराफट्याङ्ग्रा लाग्ने गर्छ समयमा बर्सात् हुँदैन त्यो भएर सब्जीहरू थोरै मात्रामा गाउँ बस्तीमा हुने गरेकोले गर्दाखेरि प्रायः मान्छेलाई आफ्नो जीविका धान्नको निम्ति बाहिर नै जान पर्छ किनभने अब उनीहरूलाई जति पैसाको खाँचो छ त्यति यो उब्जनीले दिन सक्दैन त्यस भएर प्रायः केटाहरूदेखि लिएर केटीहरू सबै बुजुर्गहरू सबै बाहिर बाहिर गएर काम गर्छ किन उनीहरूलाई परिवारको निम्ति धेरै पैसाको आवश्यक पर्छ त्यही भएर चाहिँ हामीले आहिले समयमा कुनै किसिमको उयो कामदार खोज्न पनि सक्दैनौँ किनकि उनीहरू सबै बाहिर गएकोले गर्दाखेरि गाउँ बस्तीमा है कामहरू गराउनु हामीलाई एकदमै असुविधा परिरहेको छ